नेपाली भाषामा चाहिँ मलाई हाम्रो नेपाली यो भाषा चाहिँ साह्रै हाम्रो मिठो है सरल छ अनि यो जहाँ पनि हामी जान्छौँ होइन बाहिरतिर गयो भने पनि हामी नेपालीहरू भेट्यो भने हामीलाई अति खुसी लाग्छ अन्त उनीहरूसँग नेपालीमा भा नेपालीमा बोल्दा हामीलाई कति खुसी आनन्द आउँछ है अनि हाम्रो यो एउटा नेपा मतलब भाषाले चाहिँ नेपाली भाषाले चाहिँ हाम्रो अलग्गै पहिचान गराउँछ है अन्त यो भाषाले चाहिँ हामीलाई आफ्नोपन पनि एउटा जनाउँछ कि हामी चाहिँ प्राउड फिल पनि गर्छौँ हामी चाहिँ एउटा नेपाली भाषी हो भनेर होइन त्यसले गर्दाखेरि चाहिँ मलाई यो नेपाली भाषा चाहिँ साह्रै मन पर्छ